हाम्रोमा त्यस्तो ठुल्ठुलो व्यवसायहरू त केही छैन सानो सानो दोकानहरू छ है जहाँ सब्जीहरू पाउँछ अनि रासिन दोकानहरू छ त्यो रासिन दोकानहरूमा रासिन पाइन्छ अनि त्यति नै हो हामीलाई त्यो बजारकोभन्दा चाहिँ अलिकति महँगो पर्न जान्छ है अनि त्यही हो ठुल्ठुलो दोकानहरू त केही छैन त्यही सानो सानो दोकानहरू छ अलिक महँगो चाहिँ पर्छ